हजुर सम्झिँदैछु त अहिले त सब्जीहरूमा तपाईँको आलु छ बन्दाकोपी टमाटर इस्कुस इस्कुसको मुन्टा आलु चाहिँ आलु चाहिँ अहिले पच्चिस तिस रुपियाँ केजी छ हजुर त्यसरी केजी छ कि तर अब तपाईँले सात किलो जस्तो लग्यो भने म अलिकति डिस्काउन्ट गर्नु सक्छु अलिक डिस्काउन्ट गरेर तपाईँलाई म बिस रुपियाँ केजीहरू दिनु सक्छु होइन नि अर्ग्यानिक हो हो अब बिस रुपियाँ केजी त हाम्रो यहाँ बिस रुपियाँ केजी भन्दाखेरि नि पच्चिस तिस रुपियाँ केजी त अहिले जाँदैछ होइन अन्त तपाईँले सात केजीहरू लानुभयो भने चाहिँ अलिकति अझै धेरै लानु भयो भने अलिक डिस्काउन्ट गरिदिनु सक्छु नि म अब सात केजी भन्नुभयो भने चाहिँ तपाईँलाई म बिस रुपियाँ केजीमा दिनु सक्छु अनि टमाटर टमाटरहरू पनि त्यस्तै छ तिस रुपियाँ केजीसम्म स पैँतिस रुपियाँ केजीहरू नै छ अब दिनदिनै फेरि पानीको सिजनमा बढ्छ हजुर हजर हुन्छ पाँच पाँच धेरै अलिक धेरै लानुभयो भने त म डिस्काउन्ट गर्नु सक्छु नि डिस्काउन्ट गरेर बिस के बिस रुपियाँ केजीहरू गरेर दिनु सक्छु नि हजुर म तपाईँले त्यो लानु भयो भने म तपाईँलाई डिस्काउन्ट गर्नु सक्छु त्यो फाइभ पर्सेन्ट डिस्काउन्टहरू गरिदिनु सक्छु नि अब तपाईँले धेरै लानुभयो भने चाहिँ हुन्छ हुन्छ तपाईँले कति लानुहुन्छ त्यो भन्नुहोस् न म त्यो तपाईँले कति लानु भयो अलिक धेरै लानु भयो भने त म तपाईँलाई डिस्काउन्ट गरेर कति जस्तो लानुहुन्छ भन्नुहोस् न तपाईँ

हुन्छ हुन्छ तपाईँलाई म गरिदिन्छु नि डिस्काउन्ट राम् राम्रै डिस्काउन्ट गरेर दिन्छु नि किनभने अब तपाईँले धेरै लानु हुँदोरहेछ हुन्छ